ग्रामीण क्षेत्रमा जनताको लागि कुनै कानुनी सेवा भन्नु पर्दामा कठिनहरू त त्यस्तो छैन हाम्रो प्रहरी चौकी पनि नजिक हुनाले गर्दाको कारणले गर्दाखेरि अदालत पुलिस चौकी वकिल सब नै हामीले प्राप्तको रूपमा समयमा पाउन सक्छौँ र पाइरहेको पनि छौँ